हजुर भाइ म यो तपाईँलाई जिन्सको चाहियो कि पजल प्यान्ट चाहियो कि कटन क्लोथ चाहियो कि जस्तो भन्यो त्यस्तै पाइन्छ तर भन्नुहोस् न तपाईँलाई चाहिँ कस्तो चाहिन्छ यस्तो छ ल हुन्छ भयो अन्त हजुर हुन्छ त्यसको पनि क्वालिटी हुन्छ कति नम्बरवाला चाहियो जुत्ता जुत्ता कुन चाहिँ गुच्चीको कि अर्चस भेन ए गुच्चीको चाहियो हजुरलाई सात नम्बर जुत्ता गुच्चीको अन्त गुच्चीको मोडल छ एस ट्वेन्टी छ होइन एयर एयर फ्लो छ कुन चाहिँ वाला मोडल चाहिएको तपाईँलाई चाहिँ अल्ट्रा म्याक्स चाहियो ल हुन्छ भन्नु न तपाईँलाई आज नै चाहियो कि भोलिपर्सि अर्डर लगाइदिनु हजुर भन्नुहोस् हजुर के अरे ए थ्रीटा अन्त कटन क्लोथ्स थियो कि ए कटनको अनि तपाईँको कति यो एम साइजको हो कि डबल एक्सएलएल एल साइजको हो एल साइजको अँ कुन चाहिँ कलरमा

यो प्रिन्टवाला कि विदाउट प्रिन्ट ए एडिडासतिरको अँ ल ल हुन्छ अब अझै केही चाहिन्छ कि हजुरलाई जुत्ताको प्राइस त अब हाम्रो यहाँ हो नि त अब साढे चालिस साढे चालिस हजार छ तर तपाईँ डिस्काउन्ट दिएर भन्दैछु त्यो सबै पहिला सबैको दाम म सुनाउँदैछु त्यो पछाडि चाहिँ डिस्काउन्ट गरौँ न ल सबैको पैसा एड गरेर सबैको प्राइज गरेर अन्त जुत्ताको पनि तपाईँको स्लिपरको चाहिँ कहाँ गयो प्राइज ट्याग दुईवटाकै एकै एकैचोटि तपाईँको एक लाख बत्तिस हजार हुन्छ हवस् हल्का कम गर्दैछु थर्टी पर्सन अफ् दिन्छु दुईवटाकोले लिएर अँ दुईवटाको डिस्काउन्ट हो एकछिन म हिसाब गर्दैछु क्याल्कुलेटरमा तपाईँको डिस्काउन्ट भएर चाहिँ तपाईँको नाइन्टी एट थाउजन्ड

अँ भोलि हुन्छ ल तपाईँको एड्रेस अफिसलाइन अन्त हजुरको नाम चाहिँ ल हुन्छ कि राख्नु भाइ